मेरो सत्य घटना आधारित भएको एउटा जीवनमा है किताब चाहिँ एउटा जीवन काँडा कि फुल भन्ने छ एउटा जो झमक घिमिरेले लेखेको है त्यसमा चाहिँ अब मलाई अलिकति उयो लाग्छ र उसको किताब पढ्दाखेरि मलाई पनि अब धेरै मनमा लागेको छ त्यो कुराले उसको चाहिँअब यस्तो कहानी थियो जसमा अब उ सानो हुँदाखेरि कान पनि राम्रो नसुन्ने है हात नलाग्ने खुट्टा नलाग्ने मान्छे थियो र उसको बाउ आमा र उसको बहिनी पनि थियो बहिनीले चाहिँ अलिक बहिनी चाहिँ अलि बाठी चाहिँ र उसको बाउ आमाले बहिनीलाई स्कुल पढा पढाएको थियो र उसलाई उसको बहिनी पढाउँदाखेरि चाहिँ उसले अलिकति स्कुल गएर आउँदा पढाउँदा के गर्दाखेरि चाहिँ पढेर आउँदाखेरि त्यही उसले झमक घिमिरेले उसको बहिनी पढेको सुनेर अलिकति हात नलाग्ने खुट्टा नलाग्ने भएकोले गर्दाखेरि चाहिँ उसले जबरजस्ती पढेर कहरू यसरी आँगनतिर गएर लेख्ने गर्यो होइन त्यहाँबाट उ त्यत्तिको त्यत्तिकै लेख्दै गर्दाखेरि त्यहाँबाट बहिनी चाहिँले बिस्तारै थाहा पायो थाहा पाउँदाखेरि चाहिँ बहिनीले अब किताबहरू खाताहरू ल्याइदिने गर्थ्यो त्यही लेख्दै गर्दाखेरि चाहिँ उ धेरै उसको किताबहरू चल्नु थाल्यो है उसले लेखेको एउटा नेपालको नम्बर वान पुरस्कार पनि पायो उसले त्यो किताबमा मदन पुरस्कार भन्ने हो मदन पुरस्कार भन्ने पुरस्कार पनि पायो र अहिले सबै मान्छेले कति मान्छेले खोजेर पनि पढ्ने गर्छ है